वर्तमानमा मैले मलाई मन पर्ने आध्यात्मिक शिक्षकहरू चाहिँ एउटा भयो सद्गुरु अनि अर्को भयो सिस्टर सिवानी अनि तिनीहरूलाई तिनीहरूको उयोहरू चाहिँ मैले कसरी थाह पाएँ भन्दाखेरि चाहिँ मैले एउटा इन्टाग्राममा रिल्स आइबस्थ्यो सद्गुरुको अन्तखेरि युट्युबबाट चाहिँ त्यो सिस्टर सिवानी भन्नेको चैँ मैले मलाई मन पर्नु थाल्यो त्यै भएर मैले तिनारलाई हेर्नु थालेँ